दिसम्बरको टाइममा हाम्रो स्कुलमा एनुवल कन्सर्ट कन्डक्ट भएको थियो अन्त मैले त्यसमा नेपाली डान्समा पार्टिसिपेट गरेको थियो अन्त मेरो साथी पनि हाम्रै यताको साथी पहिले नेपाली डान्समै थियो अन्त उसले म उनीहरूको घरमा कोही पनि ड्रेस लगाउनु मान्छे छैन भनेर ऊ मेरो घरमा आएको थियो ड्रेस लगाउनुको लागि अन्त हाम्रो प्लान थियो कि राति नै कि छिटो उठेर फटाफट ड्रेस लगाएर स्कुल जानुपर्छ किनकि रिपोटिङ टाइम दस बजी थियो अन्त भन्नुभएको थियो कि जल्दी त्यो छिटो आउनु अनि वहाँ अरूहरू एक बजीदेखिको सुरु हुन्छ अन्त छिटो आयो भने चाहिँ स्टार्ट गर्नुको लागि राम्रो हुन्छ भनेर अन्त फेरि फर्किँदाखेरि छिटै पुग्छ भनेर नै स्कुलबाट नै टाइमिङ दिएको थियो कि वान एक बजी रिपोटिङ टाइम हो भनेर अन्त बिहान आलार्म त लगाइरहेको थियो चार बजीको तर बिहान हामी आलार्म बजेनछ एएमलाई पिएम लगाइपठाइछ अन्त आलार्म बजेनछ अनि बादमा चेक गर्दा हामी एट फिफ्टीतिर उठ्यौँ अन्त हामीलाई साह्रै नै ढिलो पऱ्यो अन्त मेकअप गर्नुको लागि पनि कोही थिएन अन्त ड्रेस लगाउनुको लागि पनि कोही थिएन केही गर्नु आउँथेन अन्त हामीले भाउजूलाई पहिला नै भनिसकेको थियो अन्त तर फेरि भाउजू बिहान नै उठेर आफ्नो काम गरेर उता आफ्नो उता काम भएर उता कालचिनीपट्टि निस्किएछ अन्त अब ड्रेस लगाउनुको लागि कोही भएन अन्त हामीले डिसाइड गऱ्यौँ कि पहिला ड्रेसहरू आइरन गरेर फ्रेस भएर बस्ने अन्त हल्काफुला हल्काफुल्का मेकअपहरू गर्ने लाइटली अन्त भाउजू आएपछि चाहिँ सँगै गर्नुपर्छ भनेर डिसाइड गऱ्यौँ अनि सबैजना ऊ र मसँगै बसेर यसरी नै ड्रेसहरू आइरन गऱ्यौँ फटाफट फ्रेस भयौँ अन्त चाहिँ के भाउजू नौ बजीतिर आइपुग्यो अन्त भाउजूले हामीलाई ड्रेस लगाउनु थाल्यो त्यो चक्करमा हामीले खानाको यादै आएन कि के खानुपर्छ के खानु पर्दैन मेरो फ्यामिलीबाट पनि मम्मी उता बोजु घरपट्टि गएको थियो बोजु बिमारी हुनुभएको थियो अन्त बोजुलाई हेर्नु गएको थियो अन्त बाबा पनि बिहान नै काम निस्किनु भइहाल्यो अनि भाइबहिनी पनि भ्याकेसन भएर दिदी घर गएको थियो अन्त ऊ र म मात्रै घरमा थियौँ अन्त बाबा पनि हुनुहुन्थ्यो तर बाबा त काम गएर अब बाबाले त बिहान नै आफ्नो लागि बाबाले बिहान बेसी खाँदैन बिमारी भएकोदेखिको अन्त चिया बनाएछ चिया र बिस्कुट खाएर गएछ हल्काफुल्का नास्ता खाएर गएछ अन्त हाम्रो लागि त केही थिएन अन्त बिहान नै अब के खाऊँ के खाऊँ भयो भाउजू आएर फटाफट बहिनीलाई ड्रेस लगाइदिँदै थियो अन्त मैले बहिनीलाई भन्यो मेरो साथीलाई भन्यो कि म खाना बनाउँछु भनेर अन्त उसले भन्यो कि केही हल्काफुल्का बनाउनुपर्छ ढिलो हुँदैछ दस बजी रिपोटिङ टाइम हो फेरि हामीलाई छिट्टै पुग्नुपर्छ फेरि हाम्रो स्कुल फेरि साह्रै टाढो पऱ्यो अन्त ट्राभल गर्नुको लागि यता फेरि बस आउँथ्यो तर अब हामी लेट भयो पनि त बसमा जानु पाएन अन्त यतै भाउजूसँग भाउजूलाई मागेर ऊ र म स्कुटीमा जानुपर्छ होला अन्त फेरि हामी खानुको लाग्यौँ मैले उसलाई सोझ्यो सोध्यो सर्विस गर्नु भन्यो उसले के खाने भनेर उसले पनि मेगी खाने अरे अन्त अब मलाई पनि मेगी नै अब बिहान बिहानै मेगी खानु कसरी तर अब ढिलो भएको चक्करमा मेगीले बना मेगी मैले फटाफट बनायो अन्त ब्रेड जाम खायौँ अन्त फटाफट रेडी भएर भाउजूले मेकअपहरू गरिदियो अन्त स्कुलको लागि लाग्यौँ हामी